ए हजुर हो त

ए हजुर ए हजुर कति एमाउन्टको छ पर्सनल लोन अहिले हजुर म दुई लाखको चाहिँ लिऊँ भनिरहेको थिएँ कि कति इन्ट्रेस्ट चाहिँ कति छ हो रेट अफ् इन्ट्रेस्ट ए हजुर हजुर हजुर

ए हुन्छ नि त हुन्छ कि अब म यो लोनको लागि भनेपछि त ब्याङ्कै आउनुपऱ्यो होला नि त है

हजुर हजुर

ए हुन्छ

ए हुन्छ हुन्छ नि त उयो भए म हुन्छ हुन्छ म यो ट्युसडेतिर आउँछु होला हो ट्युसडे आउँदा हुन्छ होला नि है ए हुन्छ ए हुन्छ हुन्छ हुन्छ